मैले केही पुस्तकहरू निकै मनपराएर दोहोर्याइ दोहोर्याइ पढेको छु त्यसमा एउटा मनपर्ने पुस्तक हो अटोबायोग्राफी अफ अ योगी यो परमहंस योगानन्दले लेख्नुभएको हो यो उहाँको आत्मकथा जस्तो हो परमहंस योगानन्द बङ्गालमा जन्मिनुभएको उहाँको पिताजी सामान्य सरकारी कर्मचारी हुनुहुन्थ्यो उहाँ कलेज पढ्दा पढ्दै उहाँलाई उहाँलाई आध्यात्मिकातातिर एकदमै चासो भएर त्यतातिर ढल्किनुभयो र पछि उहाँले श्री युक्तेश्वर गिरी भन्ने एकजना सन्तबाट दीक्षा लिनु भयो उहाँले लिएको दीक्षाको नाम क्रियायोग हो र यो भनिएको छ यो क्रियायोग धेरै वर्ष चार पाँच हजार वर्ष पहिलादेखि चलिआएको यो एउटा योग योग पद्धति हो र गीतामा भगवान् कृष्णले अर्जुनलाई दिएको दीक्षा पनि यही क्रियायोग थियो भनेर त्यही किताबमा लेखिएको छ र त्यसबाट सर्दै सर्दै यो अहिले एकजना योगी मावतार बाबाजी ले चाहिँ अहिलेको संसारमा त्यसलाई फैलाउनु भएको हो र उहाँले आफ्ना शिष्य श्री युक्तेश्वर गिरीलाई रानीखेत भन्ने ठाउँमा यो शिक्षा यो दीक्षा दिनुभएको हो तेतिबेला ए युक्तेश्वर गिरी होइन लाहिडी महाशय लाहिडी महाशयलाई वहाँले यो दीक्षा दिनुभएको हो र यसमा यो किताबमा भनिएको छ कि महाअवतार बाबाजीको उमेर अहिले पाँच हजार वर्षभन्दा बढ्ता भयो भनिन्छ उहाँ जीवितै हुनुहुन्छ उहाँ अमर हुनुहुन्छ र उहाँले आफ्नो इच्छाले शरीर धारण गर्नुहुन्छ इच्छाले इच्छाले शरीरलाई लोप गराउनुहुन्छ र उहाँले लाहिडी महाशय रेल्वेमा काम गर्नुहुन्थ्यो र रेल्वेमा काम गर्दाखेरि उहाँको रानीखेतमा सरुवा भयो र सरुवा हुँदाखेरि त्यही रानीखेतमै महाअवतार बाबाजीले वहाँलाई दर्शन दिएर यो क्रियायोगको सम्पूर्ण विधिहरू बताउनु भयो शिक्षा दिनुभयो र उहाँ दीक्षित हुनुभयो र लाहिडी महाशयबाट यो उहाँका चेला श्री युक्तेश्वर गिरीमा आइपुग्यो युक्तेश्वर गिरीले यो शिक्षा फेरि परमहंस योगानन्दलाई दिनुभयो परमहंस योगानन्दले यो क्रियायोगबाट दीक्षित भएपछि यसलाई पश्चिमी मुलुकमा लिएर जानुभयो र क्यालिफोर्नियामा उहाँले एउटा योगदा सत्सङ्ग सोसाइटी भनेर एउटा आश्रम स्थापित गर्नुभयो र त्यहीँ उनका थुप्रै शिष्य शिष्याहरू भए जसमध्ये एकजना हुनुहुन्थ्यो मैले अहिले नाम भन्न सकिनँ तर उहाँका शिष्य शिष्याहरू संसारभरि फैलिएका छन् र यो एकदम प्रभावकारी योग पद्धति हो र यस किताबमा अटोबायोग्राफी अफ अ योगी पढेपछि मलाई पूर्वीय अध्यात्ममा एकदम गहिरो चासो भएर आयो उहाँले परमहंस योगानन्दले मृत्यु भइसकेको व्यक्तिलाई पनि अन्तरिक्षमा अथवा कुनै अर्को लोकमा भेटेर भेटेको कुरा छ अनि जिजस क्राइस्ट जुन चाहिँ प्रभु यिसु हुनुहुन्छ उहाँले पनि यही क्रियायोगबाट दीक्षा लिएको भनेर उहाँहरू भन्नुहुन्छ र उहाँ एउटै पद्धतिको शिष्य शिष्याहरू हुनुहुन्छ भन्ने कि कुरा पनि यही किताबमा लेखिएको छ र क्राइस्टले पनि यो क्रियायोग नै शब्द नै प्रयोग नगरे पनि पनि ध्यानको मुद्राको विषयमा बाइबलमा केही केही ठाउँ भन्नुभएको छ यो कुरा पनि यो अटोबायोग्राफी अफ अ योगीमा लेख्नुभएको छ र यो किताब पढेपछि म अत्यन्त प्रभावित भएँ र यसका अहिले स संसारभरिमा सयवटाभन्दा बढी भाषामा अनुवाद भइसकेको यो किताब हो यो हिन्दीमा पनि प्राप्त छ नेपालीमा पनि प्राप्त छ नेपालीमा यो किताबको नाम योगीको आत्मकथा भनेर लेखिएको छ एकदम सुन्दर अनुवाद गरिएको छ र यसपछि मैले वे अफ द ह्वाइट क्लाउड्स भन्ने अर्को किताब पनि पढेँ त्यो किताब पनि यस्तै छ यत्तिकै महत्त्वपूर्ण कुरा छ त्यसमा चाहिँ एउटा जर्मनको इन्जिनियर मान्छे भारतमा आध्यात्मको खोजी गर्दै गर्दै आएर ठाउँ ठाउँमा भट्किएर अन्तमा एउटा बौद्ध परम्परामा उनलाई चासो भयो अनि उ र उनकी श्रीमती दुईजना नै भारतमा आएका थिए र त्यसरी अध्ययन गर्दै जाँदाखेरि सिक्किमको बाटो उनीहरू तिब्बत गएको कथा यो पुस्तकमा लेखिएको छ र त्यहाँ तिब्बतमा पुगेपछि उनले आफ्नो गुरुलाई भेटेको कुरा छ गुरुलाई भेटनु भन्दा पनि गुरुले नै उनलाई चिनेर अघिल्लो जन्मदेखिको म परिचित हुँ भनेर भनेपछि गुरुले पहिला उबाट लिएको औँठी पनि उनले गुरुले देखाइदिएपछि तिन छक्क परेका छन् यी लेखक हुन् लामा अनागरिका गोविन्द यताको यता बौद्ध नाम उनले यस्तो लगाएका छन् यो देखे यो यो कथा यो किताब पनि अत्यन्त मिठो र रसिलो छ र यसले पनि धेरै कुराहरू बताउँछ र यस्ता आध्यात्मिक पुस्तकहरू म धेरै पढ्ने गर्छु यी कुराहरूले मलाई सधैँभरि आनन्द दिइरहन्छ